म यात्रा गर्न चाहिँ विशेष समस्याहरू चाहिँ केही पनि थिएन किनभने म चाहिँ अब त्यहीँ अब लाभासम्म नै गएको थिएँ त्यो लाभा चाहिँ एकदमै टुरिस्ट प्लेस भएको कारणले गर्दा चाहिँ मैले चाहिँ बाटोमा जाँदाखेरि छेउमै पेट्रोल पम्पहरूदेखि लिएर सबै लजहरू खानाहरू एकदमै राम्रोसँगले पाएँ है त्यहाँबाट टुरिस्ट प्लेसमा त अब त्यस्तो खानाहरू लजहरूदेखि लिएर खाना खाने रेस्टुरेन्टहरू सबै नै राम्रोसँगले पाइन्छ है त्यही भएर त्यस्तो समास्याहरू केही पनि परेन